मेरो आफ्नो बिरुवाहरू उन्नत स्वास्थ्यको लागि चाहिँ मेरो घरको उतापट्टि एकजना दिदी हुनुहुन्छ दिदीले चाहिँ कहिले क दिदी कहिले कहिले नर्सरीतिर गइरहनुहुन्छ अनि उहाँलाई धेरै कुरोको आइडिया पनि छ अनि अब मैले घरमा आज मैले त घरमा धनियाँ छरेको छु त्यो धनियाँलाई चाहिँ अब त्यो चरा चुरुङ्गीले नखाओस् भनेर चैँ कस्तो प्रकारले हामीले सेफ्टी लिनु पर्ने रहेछ भन्दाखेरि चाहिँ दिदीले मलाई यस्तो प्रकारले यो धनियाँमाथि चाहिँ कि चाहिँ पराल यसरी अल हल्का पाराले राख्दा पनि हुन्छ अथवा चाहिँ केराको पातहरू राख्यो भने त्यो धनियाँलाई चरा चुरुङ्गीले पनि खाँदैन भनेर भन्नुभयो अनि उता मेरो घरको छेउको दिदीको बाट नै मो बिरुवाहरू कस्तो पाराले राख्नु अनि कस्तो प्रकारले चाहिँ मैले उन्नत के बिरुवाहरूको अब स्वास्थ्यको लागि के गर्नु पर्छ भन्ने विचार चाहिँ परामर्श चाहिँ मो दिदीको बाटै लिने गर्छु